भारतका आधिरिक भाषाहरूमा चाहिँ अङ्ग्रेजी र हिन्दी आइन आइन्छ अनि त्यो अरू अब जस्तै साम सामान्य भाषाको सूचिमा चाहिँ धेरै भाषाहरू हुन्छ किनभने धेरै जातिहरू छन् र जाति अनुसार भाषाहरू पनि विभिन्नता छ जस्तै पश्चिम बङ्गालको बङ्गाली अन्त आसामको खोमिया त्यसरी नै हाम्रो भारतमा चाहिँ आफ्नो रीतिअनुसार पनि भाषा बनिएको छ सांस्कृतिकअनुसार पनि भाषा बनिएको छ र भौगोलिक रूपले पनि आफ्नो भाषा बनिएको छ सो त्यो विभिन्नता बारेमा भाषाको विभिन्नता बारेमा भन्दाखेरि चाहिँ एकदमै लामो नै हुन्छ तर आधिरिक भाषामा भाषाको सूचिमा चाहिँ अङ्ग्रेजी र हिन्दी पाइन्छ